हेलो दाजु म अघि तपाईँले यहाँ शिव मन्दिरसम्म ड्रप गरिदिनुभएको थियो नि म उ भाइ बोलेको हौ सुन्नुहोस् न मैले त्यो पछाडि डिक्कीमा एउटा ब्याग छोडेँ जस्तो लाग्यो कि म त अहिले भर्खर प हेर्छु ब्याग छैन रहेछ हो तपाईँको त्यो डिक्कीमा छोडेको जस्तो लाग्यो एकखेप हेरिदिनुहोस् न ए हजुर रहेछ है अनि अहिले तपाईँ कता हुनुहुन्छ ए हजुर सालबारी पुग्नु भयो ए सुन्नुहोस् न त्यसो भने एक काम गरिदिनुहोस् न त्यो ब्यागमा मेरो त्यो इम्पोर्टेन्ट सामान छ कि उयो डक्युमेन्टहरू छ हो तपाईँ यता फर्केर मलाई त्यो ल्याइदिनुहोस् न यता ल दयागरी ल्याइदिनुहोस् न ए हजुर तपाईँलाई ढिलो हुन्छ ए त्यसो भने एक काम गरौँ न हामी अब त्यो त्यसमा डक्युमेन्ट्स छ कि नभए त म पछाडि फर्काइमाग्दा पनि हुन्थ्यो तपाईँ एक काम गर्नुहोस् तपाईँ त्यो फर्केर आउनुहोस् कि म तपाईँलाई एक्सट्रा पेमेन्ट दिन्छु नि ल अनि तपाईँलाई ढि निकै ढिलो हुन्छ भने चाहिँ म पनि आउँछु कि आधा बाटोसम्म तपाईँ पनि आइदिनुहोस् अनि हामी जहाँ भेट्छ त्यहीँनिर म त्यो सामान लिन्छु नि ल अनि हामी फोनमा बात मार्दै आउँ न अब अन्त जहाँ भेट्छ हामी त्यहीँनिर मो त्यो सामान लिइहाल्छु हुन्छ दाजु त्यति गरिदिनुहोस् न ल त्यति फेबर गरिदिनुहोस् हुन्छ दाजु धन्यवाद म तपाईँलाई कति दस मिनट बाद फोन गर्छु नि ल हुन्छ